मैले आफ्नो परिवारलाई धेरै दबाई पकाएको छु त्यसमा हो कोरोनाको टाइममा हामीले काँढा बनाएर खायौँ त्यसमा हामीले अदुवा अदुवा अबिजालो यस्तो के के के हामीले पकाएर खायौँ त्यसमा हामीलाई ग्यासको दबाईको लागि हामीले टिम्बुर नुनमा डुबाएर पनि राखेर हामी खान्छौँ त्यसमा हामीले टिम्बुर ए हामीले अर्को कुरा ज्वानो भुटेर पनि हामीले खान्छौँ हाम्रो स्वास्थ्यको लागि अर्को कुरा सर्दी जरोको लागि पनि हामीले यसरी नै दबाईहरू बनाएर खान्छौँ त्यसमा अबिजालो गोलपता यस्तै धेरै किसिमको दबाईहरू हालेर हामीले खाने गर्छौँ